रमेश मलाई चाहिँ के छ भनेदेखि म चाहिँ प्रायः एकदमै उमेरदेखि नै यङ एजदेखि नै बाइक चाहिँ मलाई एकदमै मनपर्छ बाइक राइडिङ र बाइक राइडिङ म बाइक कुदाएर धेरै लामो लामो डिस्टे दुरहरू डिस्टेन्सहरू पनि हिँड्ने गर्छु र बाइक राइडिङमा चाहिँ मलाई के मज्जा लाग्छ भनेदेखि एकदमै खुल्ला ओपन स्पेसमा हिँडेको जस्तो हुन्छ जस्तो कि गाडीमा हिँड्दाखेरि बाहिरतिर देखिँदैन प्रायः प्रायः अझै बिच सिटमा परेको छ भने त केही पनि देख्दैन तर बाइकमा चाहिँ एकप्रकार सबैतिर हर्दै हर्दै हिँड्यो दृश्य अवलोकन गर्दै हिँड्यो सिनिक ब्युटीहरू हर्दै हर्दै हिँड्यो एकप्रकारको मज्जा आउँछ क्या अझै एकदमै राम्रो बाइकको अवस् राम्रो छ कन्डिसन राम्रो छ भनेदेखि के हुन्छ भनेदेखि एकदमै मज्जाले कुद्यो र अर्को कुरा चाहिँ के छ भनेदेखि टाढो टाढो जाँदाखेरि चाहिँ दुई चक्केमा चाहिँ ढाँढ त दुख्छै दुख्छ मेरो ढाँढ दुख्ने गर्छ र म चाहिँ त्यतिबेला चाहिँ के गर्छु भनेदेखि अलिकिति प्रायः प्रायः एकघन्टा जति निरन्तर म बाइक कुदाएँ भनेदेखि एकछिनको लागि पाँच मिनटको लागि चाहिँ विश्राम गर्छु अनि त्यसपछाडि फेरि कुदाउने गर्छु त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि यो ढाँढ दुख्ने यो बसिरहँदाखेरि जुन दुख्ने समस्या छ त्यो चाहिँ हुँदैन र दुखे पनि कम्ती प्रकारको अन्यथा ता अब कोही बेला त म एकदमै लामो कोही बेला टाढो टाढो जान्छु सिलगढी त भइगो सिलगढी प्रायः प्रायः यहाँबाट सत्तर पचहत्तर किलोमिटर त्यहाँनिर जान्छु गान्तोक जान्छु टाढो टाढो जान्छु कोही बेला म उता झोलुङहरू पुग्छु र बाटो राम्रो छ भने त एकदमै मज्जा आउँछ सिनिक ब्युटीहरू हेर्दै अनि जहाँनिर रोक्नु मनलाग्यो रोक्यो र जस्तो प्रकारले आफूले छिटो कुद्नु मन छ भने छिटो कुद्यो ढिलो कुद्नु मन छ भने ढिलो र सबै ठाउँमा अर्को कुरा चाहिँ के हो भनेदेखि बाइक चाहिँ जस्तो सुकै बाटोमा पनि कुदाउनु सकिन्छ नि जस्तो कि एकदमै सानो बाटो छ त्यहाँनिर बाटो बिग्रेको छ र ठुलो चार चक्केहरू चार चक्केहरू छिर्नु सक्दैन भने पनि त्यहाँनिर बाइक चाहिँ एकदमै सजिलोसित छिर्छ र म प्रायः प्रायः लामो लामो यात्राहरू बाइकमा लामो यात्रा गर्नु मलाई एकदमै मनपर्छ र म बाइकमा यात्रा गर्छु बाइक अब सेफ्टीको लागि चाहिँ म चेस्टगार्डहरू लाउँछु र खुट्टामा प्याडहरू पनि लगाएर हिँड्ने गर्छु अनि साथ साथमा रेन्कोटहरू पनि बोकेर हिँड्ने गर्छु र लामो यात्रा म गान्तोकहरू त म प्रायः प्रायः पुगी नै रहन्छु र त्यसपछाडि म छुट्टीको समयमा छुट्टीको समयमा आफूलाई जान मनलागेको ठाउँहरू त्यतातिर पनि जान्छु याङ्माकुमहरू भयो अनि यता सिक्किमको मङ्गनहरू भयो नाम्चीहरू एकदमै मज्जा लाग्छ आफ्नो टाइमअनुसारले जतिबेला मनपऱ्यो तेतिबेला बिसायो र अब बिचमा के हुन्छ भनेदेखि लामो यात्रामा भोक त लाग्छै लाग्छ र अब बाइकमा त खाना बोक्ने सवालै आएन किनभने सानो ठाउँ हुन्छ एउटा ब्याग बोकेको हुन्छु र जहाँनिर चाहिँ खाने कुराकोको ब्यवस्था छ जुन ठाउँमा पुगेर मलाई खाने कुराको व्यवस्था उपलब्ध छ त्यो ठाउँमा चाहिँ म बिसाएर त्यहाँनिर खाना खान्छु अनि त्यसपछाडि खाना यस्तो प्रकारले खान्छु कि घरिघरि भोक लागेर रोकिरानु नपरोस् किन भनेदेखि बाइकिङ गर्दाखेरि घरिघरि रोक्दै हिँड्दै रोक्दै हिँड्दै एकप्रकारको मज्जै आउँदैन त्यहाँनिर क्या बाइकिङको मज्जा नै हुँदैन र खाना एक ठाउँमा खायो अनि खाँदाखेरि चाहिँ कस्तो खालको खाना मनपर्छ भने बाइकिङ गर्दाखेरि चाहिँ मलाई अलिकिति त्यो कस्तो खाएर भातहरू होइन एकप्रकारको खाना क्या जसले चाहिँ अघाउँछ तर निन्द्रा लाग्दैन जस्तो भातहरू खायो भनेदेखि त निन्द्रा लाग्छ कुदाउनु मन लाग्दैन त्यस्तो हुन्छ र त्यस्तो खालको खाना चाहिँ होइन अनि अर्को कुरा चाहिँ म एकदम बाइकिङहरू गर्दाखेरि निशा पानी एकदमै गर्दिन र यो प्रकारले म टाढो टाढो पनि जान्छु बाइकहरू लिएर र एकप्रकारको मज्जा लाग्छ म जतिबेला पुनि छुट्टी हुन्छ म आफ्नो कामबाट ब्रेक पाउँछु त्यतिबेला चाहिँ म बाइक लिएर निस्किन्छु